हेलो अल्बिना म तिमीलाई अलिकति सानो कुरा सोधौँ भनेर हौ सुनन तिम्रो उइसमा कोही नजरमा कोही चिनेको ड्राइभरहरू छ म यहाँनिर के रे दार्जिलिङ जानु भनेको कि फ्यामिलीहरूसँग अन्त त्यहाँसम्म जानको लागि चाहिँ अब अलिकति राम्रो ड्राइभर चाहिएको थियो अन्त तिम्रोमा कोही अब चिनाजानाहरू छ भने चाहिँ मलाई भनिदेऊ न भनेर नि कि अन्त ए अँ त्यसो भए के रे मलाई नि कति लिन्छ होला है त्यो उसले त्यो दार्जिलिङसम्मको रेटहरू कति छ होला अन्त फेरि अलिकति ड्राइभर राम्रो खालको चाहिएको छ मलाई राम्रो अब अलिकति सिनियरहरू अलिकति राम्रोसँग चलाउनेहरू अहिले अब बाटोहरू पनि त्यस्तो राम्रो हुँदैन यति बेलाको टाइममा बर्खामा फेरि अब हामी बाजेबोजु बुढाबुढी मान्छेहरूसँग जाने त्यही भएर चाहिँ अलिकति राम्रो ड्राइभर अलिकति राम्रो चलाउने चाहिएको छ अन्त ए कति लिने रहेछ ए त्यो अलिकति बेसी भनेको जस्तो लाग्यो अस्ति अगाडि त अलिक कम्ती नै भन्दै भन्थ्यो अरूले त अन्त र पनि अब उसलाई अलिकति सोधेर मलाई उसको नम्बरहरू देऊ न म आफै बात गर्छु हो

हामी तै होइन हौ मन्दिरहरू पनि जाने दर्शनहरू गर्नु भनेर नि जाउँ भनेर चाहिँ सल्लाह गरिरहेको थियो त्यही भएर हौ अन्त कहाँको रहेछ त्यो ड्राइभर राम्रै चलाउँछ होला नि गाडीहरू है ए कतिको एजको छ अलिकति बुढोबुढै मान्छेहरू छ भने चाहिँ राम्रो अब अहिलेको केटाहरू राम्रो चलाउँदैन गाडीहरू है ए कहाँ अरे घर चाहिँ ए मलाई उसको नम्बर दिनसक्छौ ए मलाई उसको त्यो नम्बरहरू पठाइदेऊ न त म आफै बात गर्छु कि पहिला तिमीले एकपल्ट बात गरिदेऊ सोधिदेऊ त्यहाँदेखि के भन्छ त्यहाँदेखि चाहिँ मलाई उसको नम्बरहरू पठाइदेऊ न म पनि एकपल्ट बात गर्छु ए हुन्छ होला ए होइन अरू अरू पनि छ भने उसले भनेन भने अरू छ भने अरूको को छ अरूको पनि छ भने मलाई भनिदेऊ न अन्त सोधेर चाहिँ भनिदेऊ न एकपल्ट कति भन्छ के भन्छ ल